हेलो उयो होटेल उयो हो मैले तपाईँहरूको खानाहरू अर्डर गरेको थिएँ नि यहाँ जोरमानेमा भनेको थिएँ त्यहाँ मिलेन अनि खानामा चाहिँ के के भनेदेखि थुक्पा मोमो चाउमिन अनि फाले भनेको थिएँ जोरमाने ठेगाना भनेको थिएँ त्यहाँ मिलेन मलाई चाहिँ एघार माइल कमलकोठीको छेउमा ल्याइदिनुहोस् न ल अहिले ठेगाना चेन्ज भयो के नरिसाइकन त्यहाँ ल्याइदिनुहोस् त्यहाँनिर हामी उयो गर्छौँ नि हुन्छ